हेलो यो कञ्चनजङ्घा होटेल हो दार्जिलिङको ए हजुर हामी यहाँ घुम्नको लागि आउँदैछौँ त कलकत्ताबाट हामी घुम्नको लागि दार्जिलिङ आउँदैछौँ त दार्जिलिङमा खानाहरू के हुन्छ कस्तो हुन्छ हामीले खान सकिन्छ कि सकिँदैन भनेर त्यो बुझ्नुको लागि फोन गरेको हजुर दाल भात सब्जीहरूबाहेक अरू त्यहाँ के के पाइन्छ होला अनि फालेहरू चाहिँ कसरी बनाएको हुन्छ हौ फाले भनेको त हामीलाई त्यति थाह पनि छैन

ए अनि खानाहरूमा चाहिँ हामीले के के पाइन्छ होला

ए हजुर अनि कसरी प्लेटहरू चाहिँ कसरी छ होला हामी त थुप्रैजना आउँदैछौँ आठ दसजना अनि आठ दसजना आउँदाखेरि त अब तपाईँहरूकोमा के हुन्छ कस्तो हुन्छ रेट पनि त बुझिराख्नु पऱ्यो नि त्यसले गर्दाखेरि रेटहरू चाहिँ कस्तो छ होला

ए हजर मोमोहरू पनि भेज नन्भेज दुइवटै पाइन्छ ए हजुर हजुर हुन्छ म तपाईँसँग अब मैले बुझिरहेको छु हो तपाईँसँग अब म तपाईँलाई म अझै यो विषयमा अलिकति यहाँ हामी सरसल्लाह गरेर तपाईसँग एकपल्ट फेरि फोन गरेर बुझ्छु नि है ल हुन्छ हुन्छ हवस् थ्याङ्क यू